मैले चाहिँ नेपाली भाषा सर्वप्रथम त आफ्नो आमाबाट है घर परिवारबाट सिकेँ मेरो मातृभाषा नै नेपाली हो र मैले परिवारबाट नै नेपाली सिकेँ सबसे पहिला आमाले स स ना शिशुहरू सानो सानो हुँदाखेरि त आमैबाट धेरै कुरो सिकिन्छ है र मैले आमाबाट नै नेपाली भाषा सिकेँ मेरो मातृभाषा पनि यही हो र यस भाषाको सन्दर्भमा मेरो अनुभव भन्नुपर्दाखेरि चाहिँ आफ्नो भाषा आफ्नो मातृभाषा सबैलाई नै एकदमै प्यारो लाग्छ मलाई पनि मेरो भाषा एकदम प्यारो राम्रो लाग्छ धेरै नै मनपर्छ नेपाली भाषामा अझै पनि मेरो बोल्ने भाषामा लेख्ने शैलीमा अझै पनि एक शुद्धता ल्याउने इच्छा छ